बिहाबटुलोमा धेरै पानी चाहिन्छ हामीलाई तर हामी पानी पुर्याउनु सक्दैनौ पानी खोल्नेलाई पनि अब बेसी टाइममा हामीलाई पानी देऊ भन्दाखेरि दिनसक्दैनन् हामीले किनेर ल्याउनुपर्छ ट्याङ्कीमा बाहिरबाट कति ट्याङ्की पाँच ट्याङ्की दस ट्याङ्की धेरै परिवार मान्छेहरू हुन्छन् बिहामा धेरैजना हुन्छन् आएको तर पुग्दै पुग्दैन पानीले तर हामीले त्यसरी ट्याङ्की मगाउनुपर्छ पानीको समस्या छ यहाँनिर हामीलाई तर अब के भन्नु र